गाउनका लागि है मलाई मनपर्ने शैली अब म नेपाली भाषाको शैलीमा गाउन चाहन्छु है र किन भन्दाखेरि चाहिँ नेपाली भाषा चाहिँ आफ्नो भाषा सजिलो अनि मैले बिहान बेलुका अलिकति मज्जाले रियाज गरेर गाउने गर्छु है र नेपाली भाषाको शब्दहरूलाई जति मैले प्रनाउन्स मतलब अब त्यो शब्दको उच्चारण राम्रोसँगले गरेर जति मैले गाउन सक्छु है त्यहाँनिर रागले अलिकति मलाई अनि हेर्ने मान्छेहरूले सुन्ने मान्छेहरूलाई पनि अलिकति है अब असर गरेको जस्तो लाग्छ र त्यसरी नै मैले यो शैलीलाई चाहिँ म राम्रोसँगले यसरी नै प्रदर्शन गर्ने गर्दछु